मैले आफ्नो काम अथवा शिक्षाको बारेमा बताउनु पर्दा सर्वप्रथम त म सुरूमा प्राथमिक पाठशाला त्यसको बादमा हायर सेकेन्ड्री र त्यसको बादमा हायर सेकेन्ड्री सकेर कलेज अनि त्यसको बादमा युनिभर्सिटीमा अहिले म पिएचडी कोर्समा अध्ययनरत छु र विशेष त मैले यस शिक्षा आर्जन गर्नका लागि धेरै मिहिनेत र परिश्रम गर्नुपर्ने पर्यो र अहिले म जुन स्तरमा छु त्यसका लागि मैले धेरै परिश्रम गरेँ र विश्वविद्यालयमा आइसक्दा मैले शिक्षाको महत्त्व शिक्षाको प्रयोजनबारे जाने र शिक्षाले पैसा कमाउन मात्र होइन शिक्षा आर्जन गरेपछि मानिसमा कस्तो खालको विचार उत्पन्न हुन्छ भने समाजका हितका लागि हामी काम गर्ने एउटा जुन चाहिँ शक्ति प्रदा प्रदान हुन्छ शिक्षाले मानिसको घर अथवा मानिस बसेका छेउछाउमा एकदमै सुन्दर वातावरण एउटा राम्रो परिवेश निर्माण हुँदोरहेछ र शिक्षाले मानिसलाई त्यो शिखरसम्म पुर्याउँछ जुन सबैका लागि एकदमै लाभदायक हुन्छ र यो शिक्षा आर्जन गर्दा मैले धेरै नै परिश्रम गर्नुपर्यो धेरै मिहिनेत गर्नुपर्यो र यस्ता धेरै नै इन्ट्रेन्स एक्जामहरू बसेर म अहिले पास गरा इन्ट्रेन्स एक्जाम पास गरेर म अहिले पिएचडी कोर्स म अध्ययनरत छु